हेलो दाजु ए तपाईँले मलाई चिन्नुभयो होला है म यहाँनिर उयाबाट बोलेको कि मलाई खानाको अर्डर गर्नु थियो बेलुकीको लागि अनि चाउमिन चाउमिन गरि दिनुहोस् तर मलाई मसाला र नुन अलिक कम गरिदिनुहोस् होला तपाईँलाई थाह पनि छ होला हामी म मात्रै होइन मेरो फेमिलीले पनि खानुहुन्छ तर नुन र मसाला चाहिँ धेरै मात्रामा कम्ती कम गरिदिनुहोस् होला अनि तपाईँको रेस्टुरेन्टमा चाहिँ उयो के अरे मिठाई अभाइलेबल छ भने चाहिँ मिठाई कुनै मिठाई अभाइलेबल छ भने अलिक कम चिनी गरिदिनुहोस् होला घरमा धेरै मात्रामा सुगर पेसेन्ट उपस्थित छ कि त्यसै कारण तपाईँले त्यति गरिदिनुहोस् न ल अनि यो अर्डर चाहिँ अलिकति चाँडो भन्दा चाँडै गरिदिनुहोस् होला तपाईँलाई म माफ तपाईँलाई म जो हात जोडी प्रणाम गर्छु अनि तपाईँलाई थाहै छ होला म यता तलबाट बहिनी बोलेको हो अनि त्यति गरिदिनुहोस् न ल दाजु तपाईँलाई म धेरै धेरै धन्यवाद दिन्छु अनि मेरो खानामा चाहिँ एकदम त्यतिको त्यति चाहिँ उयो गरिदिनुहोस् न कम चिनी र कम नुन अनि मसालाहरू चाहिँ अलिक कम गरिदिनुहोस् कम मसाला गरिदिनुहोस् न हुन्छ अनि धेरै नुन त ठिकै थियो नुन ठिकै नुन त ठिकै हुन्छ प्रायः तपाईँहरूको दोकानमा तपाईँहरूको रेस्टुरेन्टमा तर अलिकति घरको फेमिली प्रेसर पेसेन्टहरू पनि छ त्यसै कारण चाहिँ अलिकति नुन चाहिँ कम गरिदिनुस् होला अन्त चिनी पनि कम गरिदिनुहोला अन्त त्यति नै त्यति गरिदिनुहोस् ल अनि चाँडै भन्दा चाँडै सम्पर्क गरिदिनुहोस् होला ल्याइदिनुहोस् होला